हाम्रो उयो हाम्रो यो राज्यमा चाहिँ बेसी मात्रामा चाहिँ अब दसैँ तिहारहरू बेसी मानिन्छ किनकि हाम्रो यहाँनिर चाहिँ नेपालीहरू बेसी हु हुनाले चाहिँ यो दसैँ चाडबाडहरू चाहिँ एकदमै राम्रो अब धुमधाम गरेर मनाइन्छ किनकि यो वर्षमा एक खेप आउने दसैँ हो होइन त्यही कारण चाहिँ अब यसमा चाहिँ अब सानो प्रोग्रामदेखि पनि ठुलो होस् चाहे सानो होस् सबै धुमधामले गरिन्छ जस्तो कि अब हाम्रोमा यहाँको फर्स्टमा स्टार्ट दसैँ स्टार्ट हुनु अघाडि नै हामी कुकुर तिहार दसैँ स्टार्ट हुने बित्तिकै अब जस्तो लिङ्गेपिङहरू बनाइन्छ हाम्रो यहाँ फुलपातीहरू हुन्छ होइन अन्त चाहिँ अब त्यो भाइटिका होस् चाहे त्यो अब हाम्रो यो के हरे यो लक्ष्मी पूजा पुज्ने नै होस् किनकि त्यो सबै चाहिँ अब हाम्रो चाहिँ एकदमै रमाइलो यो चाहिँ अब वर्षमा एक पल्ट आउने भएर चाहिँ एकद यसलाई चाहिँ एब एकदम स बै फ्यामेली मिलेर चाहिँ गर्ने छ यसमा अब दसैँ चाडबाडमा चाहिँ हाम्रो अब सबै परिवार पनि जम्काभेट हुन्छ होइन गफ हुन्छ त्यहाँ रमाइलो हुन्छ नाच गान हुन्छ हरएक चिज चाहिँ यही उयसमै हुन्छ अब हाम्रो यो उयो भाइटिका हुन्छ एउ एक त भाइटिका हुन्छ त्यसमा हामीलाई अब सयपत्री फुलहरू चाहिन्छ सयपत्री फुलहरूले अब माला लगाइन्छ होइन कलरफुल टिकाहरू हुन्छ त्यसमा कलरफुल टिका भएर उनीहरूको अब पूजाहरू गरिन्छ त त्यहाँदेखिको मात्रै हाम्रो छोरी चेलीहरूले चाहिँ खानाहरू खानु पाउँछ त्यो भन्दा अघाडि चाहिँ छोरी चेलीहरूले खाना खानु अब पानी चाहिँ सायद हुन्छ होला पानी चाहिँ हुन्छ होला खानाहरू चाहिँ खानु हुँदैन अब हाम्रो मेरो आफ्नो चाहिँ अब दाजु नभएको कारणले गर्दाखेरि चाहिँ मलाई यो भाइटिकाको त्यस्तो मलाई अब बेसी उयो छैन अब तर अब मेरो आफ्नो साथीहरूको देखेको छु मैले होइन अब हाम्रो वरिपरि जति पनि छ उनीहरूको छ दाजु भाइहरू त्यही कारणले गर्दाखेरि चाहिँ मलाई एकदम रमाइलो लाग्छ यो हाम्रो वर्षमा आउने एक पल्ट यो दसैँ चाहिँ फुलपातीहरू हुन्छ त्यसमा अब आ आफ्नो आफ्नो कल्चरको लुगाहरू लगायो नाच गान गऱ्यो नाच्दै अब परिक्रमा जस्तै गराउँछ एउटा सबै होल अब जति पनि हाम्रो यो गाउँ घरमा चाहिँ सबै नाच्दै गाउँदै हिँडिरहेको प्लस फेरि अब त्यति बेला लिङ्गेपिङहरू हुन्छ होइन नानीहरू यो लिङ्गेपिङ पनि एकदम रमाइलो हुन्छ त्यहाँनिर पनि अब त्यहाँतिर पनि अब मजाले अब नानीहरू पुरा रमाई रमाई खेलिरहेको त त्यहाँदेखिको अब यो जमराहरू त्यति बेला हाम्रो यो दसैँतिर चाहिँ यो जमराहरू चाहिन्छ सबै चाहिन्छ यसमा चाहिँ फुल होस् चाहे अब त्यहाँदेखि दिवाली आउँछ दिवालीमा हाम्रो सेलरोटी मेन हो सेलरोटी अन्त सेलरोटी टिका अब के केहरू हुन्छ अन्त त्यहाँरि एउटा चाहिँ त्यसमा चाहिँ मलाई के सबभन्दा रमाइलो लाग्छ भने चाहिँ हाम्रो यो दिवालीमा चाहिँ हाम्रो छोरी चेली एउटा अब छोरी चेली खेल्ने हुन्छ एउटा भैलेनी भन्छ त्यसलाई चाहिँ अब हामी सबै छोरी चेलीहरू मिलेर चाहे आमा होस् चाहे बहिनी होस् चाहे दिदी होस् चाहे जो पनि होस् छोरी चेली छोरी चेलीहरू मिलेर चाहिँ नाच गान गर्दै घर घर गएर हामी होइन एकदम रमाइलो गर्छौँ हामी अब हामी पहिला जान्छौँ फेरि बादमा चाहिँ अब छोराहरूको हुन्छ दाजु भाइहरूको हुन्छ उनीहरूको पनि भैलो भन्छ हाम्रो चाहिँ भैलेनी उनीहरूको चाहिँ भैलो हुन्छ उनीहरूको चाहिँ दुई दिन हुन्छ उनीहरू पनि तर हामी चाहिँ हामी खेल्ने चाहिँ एउटा राति हो होइन राति अब हामी यस्तै सात बजेदेखि स्टार्ट गरेर हामी त्यहाँ बिहानसम्म जति हाम्रो घरहरू छ त्यहाँ सबै गएर बिहान चाहे दुई बजोस् तिन बजोस् त्यहाँसम्म हामी रमाइलो गरेर आफ्नो आफ्नो घरमा सुत्नु जान्छ प्लस फेरि यो भैलो भन्ने चाहिँ एउटा अब दिउँसो खेलिने हो यसमा चाहिँ यसमा पनि त्यस्तै हुन्छ अब नाच गान हुन्छ यो मादलहरू बोकेर गिटारहरू बोकेर आफ्नो आफ्नो सबै चिजहरू बोकेर चाहिँ अब यस त्यसरी नै घर घर खेल्नु जाने चिजहरू हुन्छ